हेलो दाजु मैले तपाईँको गाडी बुक गरेको थिएँ नि यहाँ बागडोग्रा जानुलाई गाडी बुक गरेको थिएँ म तपाईँको हजुर चम्पासरीमा थियो होइन चम्पासरीबाट उठ्नु पर्थ्यो तर मैले चाहिँ अहिले साह्रै ढिलो भएर मलाई लाग्यो तपाईँ आउनु हुँदैन तपाईँले पनि ढिलो गर्नु भयो नि त अनि म चाहिँ यहाँ दार्जिलिङ मोडमा छु तपाईँ यतै आएर मलाई उठाउनु होस् न हजुर हजुर म यहीँ दार्जिलिङ मोडमै छु जहाँनिर गाडीहरू रोकिन्छ नि हजुर त्यहीँनिर छु त्यहीँ मोडमै बसिरहेको छु कि तपाईँ यहाँ आउनुहोस् न हजुर म भाडा तपाईँलाई त्यति नै दिइहाल्छु जति भनेको थियो त्यति दिइहाल्छु तपाईँ कृपया गरेर छिटो आइदिनुहोस् मलाई पुरा साह्रो ढिलो भइसक्यो ल छिटो आउनुहोस् त तपाईँले नै साह्रै ढिलो गरेर चाहिँ म यहाँनिर आइपुगेको नि त हजुर ल ल मैले फोन राखेँ ल तपाईँ छिटो आउनुहोस् त